गाई बाख्राहरू चाहिँ एकै ठाउँ हुँदैन गाईलाई अलग्गै ठाउँ चाहिन्छ बाख्रालाई अलग्गै चाहिन्छ कुखुराहरूलाई अलग्गै खोर चाहिन्छ बाख्रालाई चाहिँ टाँड परेको खोर बनाएर चाहिँ राख्छ अन्त बाख्राको बडकुँलाहरू चाहिँ मुनि झर्ने गाईलाई चाहिँ गोठ बनाएर राख्नु पर्छ कुखुरालाई चाहिँ खोर अलग्गै खोर बनाएर राख्नुपर्छ त्यसरी पालिन्छ